हजुर म दिनमा ध्यान गर्छु दिनमा त्यस्तै दस पन्ध्र मिनट त्योभन्दा बेसी त गर्न सकिँदैन किनभने आफ्नो दिन आफ्नो कामहरू छ होइन त्यो आफ्नो व्यस्ततालाई ला स हटाएर जुन एउटा आफ्नो समय बाँचेको हुन्छ त्यो समयमा दस पन्ध्र मिनटको समय म डेली नै ध्यान गर्ने गर्छु त्यसले दस पन्ध्र मिनटको त्यो ध्यानले मलाई एकदमै के गर्छ भने त्यसले मेरो सोच्ने क्षमतालाई अलिकति भए पनि बढावा दिन्छ अथवा एकछिन भए पनि म एउटा भगवानप्रतिको एउटा ध्यानमा रहेको हुन्छु र त्यसले मलाई एकदमै मेरो जीवनमा महत्त्वपूर्ण भूमिका खेलिरहेको हुन्छ एक दिन पनि मैले ध्यान गरिनँ अथवा मैले गर्न पाइनँ भने मलाई आफैलाई नै आज दिनभरिमा के भएन के भएन भइरहेको हुन्छ र त्यो मैले एउटा जीवनको एउटा रुटिन जस्तै नै बनाएको छु ध्यान गर्नु पनि र अहिलेसम्म पनि गरिरहेको छु र मेरो आउँदो दिनहरूमा पनि यसलाई अहिले दस पन्ध्र मिनट गर्दैछु भने भोलिको दिनमा यसलाई फेरि म अझै बढाएर एउटा समय पाएँ भने आधी घन्टा एक घन्टा जति हुन्छ त्यसलाई अझै बढाउने समय बढाउने प्रयास गरिरहेको छु तर अहिले त्यही हो अहिले आफ्नो समय नै त्यस्तै चलिरहेको छ आफै स्ट्रगल गरिरहेको बेलामा र त्यो समय पाउँदैन र अहिले चाहिँ त्यही अन्त दस पन्ध्र मिनट नै गरिरहेको छु भनौँ न